हजुर हो त होटेल स्टारको म्यानेजर भन्नुहोस्

हजुर हजुर हजुर हजुर यहाँ हाम्रो होटेलमा तपाईँले तिन दिन जस्तो बस्नु भयो भने चाहिँ तपाईँलाई म लन्च र तपाईँको डिनर पनि प्रोभाइट गर्नुसक्छु नत्र ब्रेक्फास्ट मात्रै हुन्छ कति दिनको लागि आउनु हुँदैछ तिन दिनको लागि हजुर तपाईँको ब्रेकफस्टमा चाहिँ तपाईँको चाउमिन हुन्छ तपाईँको सादा भात पनि हुन्छ अनि तपाईँको चिउरा र दही पनि हुन्छ तपाईँको ब्रेडेड टोस्ट पनि हुन्छ हो तपाईँले के रुचाउनु हुन्छ त्यो हुन्छ अनि तपाईँको लन्चमा चाहिँ मोमो छ चिकन मोमो तपाईँको भेज मोमो पाउनु हुन्छ तपाईँको बिफ मोमो पाउनु सक्नुहुन्छ र तपाईँको बफ मोमो हुन्छ तपाईँको मोमोस् अनि तपाईँले नेवारी अचार पनि पाउनु सक्नुहुन्छ त्यहीसँग या फेरि तपाईँले भात खानु रुचाउनु हुन्छ भने तपाईँलाई कुखुराको मासु पाहाडे तपाईँलाई सुप पनि प्रोभाइट गर्न सक सकिन्छ हजुर हजुर सेलरोटी र वाचिपा तपाईँको डिनरमा चाहिँ बनाउन सकिन्छ तपाईँको लन्चमा चाहिँ सायद नहोला अनि तपाईँको यो जुन वाचिपाको चाहिँ अलिक टाइम लाग्छ त हजुर हजुर हजुर हजुर ढेँडो पनि हुन्छ तर अब ढेँडोमा पनि तपाईँको मैले अगि भने जस्तै टाइम चाहिँ लाग्छ हो तपाईँको लन्चसम्म त म तर ढेँडो चाहिँ बनाइदिनु सक्छु ढेँडोसँग चाहिँ तपाईँको अर्को आउँछ तपाईँको गुन्द्रुकको झोल अनि तपाईँको सिकुटीको अचार हुन्छ ए हुन्छ हुन्छ हुन्छ धन्यवाद